टेक्नोलोजीमा भरपर्ने कुराहरू भन्नुपर्दाखेरि यो त अहिले एकदमै के भन्नु अहिले अब मानिसहरूको जीवनमा मान्छेहरू कस्तो भएको छ भने एकदमै अल्छे भइसकेको अहिले हामी पनि त्यो एउटा प्रमाण हो जस्तै पहिला पहिला हामी काहीँ पनि स्कुल जाँदा होस् या त कुनै अथवा छेउ नजिकतिर पाहुनाहरू जाँदाखेरि प्रायःजसो हिँडेर जाने गर्थ्यौँ होइन अहिले भरे हामीलाई स्कुटी बाइक नभई हुँदैन अथवा दस एक किलोमिटर्स कुनै एउटा यात्रा छ भने त्यहाँ पनि हामी अब अब के गर्छौँ भने हामी हिँडेरै जानु मतलब पहिला त हिँडेरै गथ्यौँ अहिले त के छ एक किलोमिटर पनि हामीलाई के गर्नुपर्छ स्कुटी या त बाइक चाहिन्छ चाहिन्छ त्यसरी नै अर्को कुरा भन्नुपर्दा फोन फोन त झन् एकदमै अहिले मान्छेलाई बिगार्ने चिज जस्तै भइरहेको छ किनभने पहिला पहिला हामी पढ्नको लागि किताब पढ्थ्यौँ किताब खोल्थ्यौँ किताब पढ्थ्यौँ अहिले भरे हामीलाई के छ किताबभन्दा फोन सजिलो फोनमै पढ्ने मतलब अथवा किताबलाई हामीले अहिले इग्नोर गरेको जस्तो भइरहेको छौँ अथवा टाइपिङहरू जस्तै लेख्ने बानी हराइसकेको छ फोनले गर्दा किनभने फोनमा टाइपिङ् गर्छौँ लेख्न अहिले आफ्नै आफैलाई नै गाह्रो भएको जस्तो भइरहेको हुन्छ त्यसरी नै पहिले पहिले मानिसहरू ब्याङ्कमा जान्थ्यो होइन ब्याङ्कमा जाँदाखेरि मान्छेहरू एकाअर्कासँग साथी साथी हुनुहुन्थ्यो उहाँ नयाँ नयाँ मान्छेहरू चिन्नेगर्थ्यो अहिलेघरि मानिसहरू ब्याङ्क जान पर्दैन अहिले घरमै ब्याङ्क छ भनौँ न जस्तै एटिएम कार्ड छ अथवा फोनमा गुगल पे फोन पे भएकोले गर्दाखेरि मानिसहरू ब्याङ्कै जान पर्दैन त्यसले गर्दा मानिसहरू एकाअर्कामा भेटघाट हुँदैन उनीहरूसँग बात हुँदैन सबै कुरो फोनबाटै त भइहाल्छ ट्रान्सफर पैसा ट्रान्सफर गर्नु अथवा पैसा केही केहीमा पेमेन्ट गर्नु सबै कुरो फोनले गरिरहेको हुन्छ मानिसहरू पहिला केही गाउँमा केही खबरहरू गाउँका केही खबरहरू अथवा काहीँ केही भइहाल्यो भने मानिसहरू पहिला जान्थ्यो त्यहाँनिर गफहरू गर्थ्यो अथवा मानिसहरूसँग गएर दुःखसुखका कुराहरू गर्थ्यो आजभोलि त्यो कुरा पनि एकदमै हटेर गइसकेको छ मानिसहरू अहिले कस्तो भएको छन् भने फोन छ भने मानिसलाई केही पनि चाहिँदैन जस्तै पनि ठाउँमा उनीहरू बस्नसक्ने एउटा एउटा यो एउटा को यसलाई सकारात्मक पक्ष पनि भन्दा हुन्छ अथवा नकारात्मक पक्ष भन्दा पनि हुन्छ किनभने मानिसहरू अहिले फोन छ भने जस्तै अभेक ठाउँमा पनि उनीहरूले एक्लै पनि बसिरहेको बसिरहेको हुन्छ अथवा उनीहरूले काहीँबाट पनि उनीहरूले न्युजहरू प्राप्त गरिरहेको हुन्छ भने तर त्यसको एउटा नकारात्मक पक्ष भन्नुपर्दा फोनले गर्दाखेरि एउटा छेउमा भइरहेको साथीसँग पनि गफै हुँदैन आजभोलि अथवा एउटा परिवारमा चारजना परिवार छ भने चारजनाकै हातमा फोन भइरहेको हुन्छ र उनीहरू त्यो फोनले गर्दाखेरि एकाअर्कामा बात हुँदैन उनीहरूको एउटा उनीहरूको एउटा दुःखसुखको कुरा कहिले साटिँदैन त्यस्तै भइरहेको छ र यो फोनले गर्दा एउटा फोन भन्दा पनि एउटा टेक्नोलोजीले गर्दाखेरि धेरै कुरा राम्रो गरेको छ भने धेरै कुरा नराम्रो पनि गरिरहेको छ हुन त कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ र सकारात्मक पक्ष चाहिँ अब के हो भन्दाखेरि मानिसलाई एडभान्स बनाइरहेको छ र नकारात्मक पक्ष भन्नुपर्दाखेरि मान्छेलाई सबैभन्दा ठुलो कुरा अल्छे बनाइरहेको छ अहिले मानिसलाई जे पनि कुरा घरमा चाहिन्छ जस्तै कि अब टेक्नोलोजीले गर्दाखेरि उनीहरू काहीँ गएर केही कुरा गर्न चाहँदैन उनीहरूले घरमै बसेर सबै कुरा गर्न चाहिरहेको हुन्छ जसले गर्दाखेरि मानिसहरू कस्तो भने काहीँ पनि हिँड्न खेज्दैनन् के उनीहरू घरमै बस्ने घरमै बसेर केही पनि कुरा काम गर्ने त्यसले गर्दाखेरि मानिसको संसार मतलब फोन हुनु त फोन मा संसार छ भन्छ तर त्यो होइन मानिसको संसार अहिले घर मात्रै भइरहेको छ के र यी यस्तै टेक्नोलोजी कुरामा अब म पनि पहिला अब पाँच किलेमिटर छ किलोमिटरको यात्राहरू हिँडेर गर्थ्यो भने आजभोलि त्यही नै अहिले मलाई गाडी अथवा स्कुटी नभई हुँदैन र यही नै एउटा सबैभन्दा ठुलो एउटा मलाई मेरो जीवनमा प्रभाव परेको टेक्नोलोजी चाहिँ यही हो कि मलाई एउटा अल्छी बनाइरहेको छ